अहिलेको मोडर्न इरामा हामीलाई थुप्रै टेक्नोलोजीले हेल्प गरेको छ जस्तो कि अब पहिलाको टाइममा पहिलाको समयमा हामीले यस्तो उपलब्धिहरू पाउने गर्थेन र अहिले थुप्रै यस्तो माध्यमहरूबाट हामीलाई हाम्रो जीवन एकदमै सजिलो बनाइदिएको छ जस्तो प्रकारले पहिला फोन टिभी यो गाडी वगेरा केही हुँदैन थियो भने अहिले हामीलाई जहीँ जानुको निम्ति पनि एकैछिनमा हामीले गाडी बुक गर्नुसक्छ र त्यस्तै प्रकारले फोनहरूले गर्दा हामीलाई सबैकुरामा सहायता भइरहेको छ हामी एक अर्कासँग एकदमै सजिलो तरिकाले भेटघाट गर्नसक्छौँ र त्यसमा पनि त्योभित्र भएको थुप्रैवटा एउटा एप्सहरूले गर्दाखेरि आज हामीलाई थुप्रै हेल्प भइरहेको छ जस्तै पैसाहरू पेमेन्ट गर्नु र हामीलाई एक लाइटहरूको एउटा हामीले बत्तीको बिल तिर्नु र थुप्रै त्यस्तो कुराहरूलाई हामीलाई हेल्प गरिरहेको छ र अनलाइन हामीले स्कुलहरूमा पनि के के डोकुमेन्ट्सहरू भर्दा अहिले अनलाइन नै हुन्छ सबै त्यो फोनहरूबाट नै हुन्छ र कम्प्युटर्सहरूले पनि हामीलाई थुप्रै हेल्प गराएको छ र त्यस्तो प्रकारले आज हामीलाई जहीँ जानुको निम्ति पनि आज थुप्रै यस्तो देश विदेश घुम्नपाउँछ यो एरे एरोप्लेनहरूले गर्दा यो ट्रेनहरूले गर्दा र त्यस्तो सुविधा पहिलाको जमानामा पाइँदैन थियो भने अहिले त्यस्तो सुविधाहरूले गर्दा हामीलाई अहिले जहीँ पनि जानु सजिलो भएको छ र आफन्तसँग भेटघाट गर्न पनि सजिलो भएको छ र यसरी नै अझै थुप्रै चिजहरूले हामीलाई धेरै सुविधा दिएको छ भने यो सब किन यो सबै टेक्निकलहरूले आज हाम्रो जीवन सजिलो बनाइदिएको छ त्यस्तै प्रकारले अहिले मोबाइल फोनले गर्दा आज हामीलाई एक अर्कासँग बातचित गर्न र भेटघाट गर्नमा सजिलो बनाइदिएको छ र त्यस्तै थुप्रै सामानहरू छ थुप्रै टेक्नोलोजीहरू छ जसले आज हामीलाई धेरैभन्दा धेरै मात्रामा सहायता दिएको छ र आज हामीले इस् स्मार्ट फोनमा हामीले के के ए मा युज हुन्छ भने आज हामीलाई एक अर्कासँग बात बात गर्नु मात्रै नभएर आज हामीलाई यहाँ स्कुलहरूको प्रोजेक्टहरू गर्न र साथै त्यसमा भएको थुप्रै एप्सहरूले आज हामीलाई अनलाइन फोर्म्सहरू भर्न थुप्रै थुप्रै हेल्पहरू गरिरहेको छ र इन्टरनेटले आज हामीलाई देश विदेशको बारेमा जान्न पनि सजिलो बनाइदिएको छ